हल्लो ए मलाई गाडी चाहिएको थियो कि टोटो भए पनि रिक्सा भए पनि चाहिएको थियो त यहाँदेखिको तपाईँको मालबजार जानु कति लाग्छ होला भारा ए कति छ त्यसमा चाहिँ कति लाग्छ होला यहाँबाट रिजर्भ लिएर जाऊँ भनेको कि मालबजारसम्म कति लिनुहुन्छ ए तिन सय रुपियाँ लाग्छ हजुर म जाऊँ भनेको कि अनि त कति घन्टा कति घन्टाहरू लाग्छ होला त्यहाँ पुग्नु चाहिँ आधि घन्टा अलिक बेसी लाग्छ है पैँतालिस मिनेटहरू जस्तो लग्छ होला त्यसोभए बिहान जानु भनेको कि नौ बजे अनि त चाहिँ नि भ्याउनुहुन्छ भोलि तपाईँ ए त्यही त बिहान अनि त छिटै गरेर ऊ यो गरिदिनुहोस् न निस्किदिनुहोस् न ल अनि त के अरे कहाँनिर आउनुपर्ने म चाहिँ म चाहिँ कहाँनिर आउनुपर्ने हो तपाईँलाई ऊ यो गर्नुको लागि कुन जग्गामा आइदिनु ए त्यहीँ स्ट्यान्डमा आउनु ए फोन गर्छु कि म अनि त्यो ऊ योहरू तपाईँको त अरूतिर रिजर्भहरू छैन होला नि ए हजुर ए त्यसोभए मैले फिक्स गरेँ हो भोलि म त्यहाँनिर स्ट्यान्डमा आउँछु हो अनि त के अरे मलाई लगिदिनुहोस् न ल मलबजारसम्मन ए हजुर अब त्यही एक डेढ घन्टा लाग्छ हो हुन्छ ल राखेँ मैले अँ